हलो हलो हजुर गुड मर्निङ हजुर भन्नु हजुर हजुर भन्नुहोस् ए के भएर होला है हजुर हजुर ए हे

ए हजुर हजुर के भन्छ हिजो त अनि त राम्रै थियो है क्लासमा त ए हजुर ए

अहिले त फेरि यहाँ त्यस्तै छ नि सबै नानीहरूलाई पनि ज्वरै ज्वरो मात्रै छ हो त्यो गलफुला निक्लिने ज्वरो आउने पुरा एब्सेन्ट छ आज नानीहरू स्कुल पनि सबै क्लासकोहरू त्यस्तै छ त्यही भएर पनि होला अहिले सिजनै छ नि त अहिले कि ज्वरोको अनि त डक्टरहरू देखाउनुभयो ए हुन्छ हुन्छ ए हुन्छ भोलि भन्नुहोस् न राम्रो हजुर ए हजुर फेरि हैन एब्सेन्ट भयो भने अब नानीहरूको त्यो पढाइहरू छुट्टिन्छ हो हाफ सिलेबस नै ऊ यो हुन्छ नि त फेरि अब कोही कहाँ पुगिसकेको हुन्छ पढेर उसलाई फेरि अब त्यो साह्रो पर्छ भनेर नि ए होमवर्कहरू चाहिँ कसैकोबाट लिँदै गर्नुहोस् न तपाईँले नानीहरूको अरूको प्यारेन्ट्सहरूबाट ऊ गरेर हजुर फेरि त्यो छोडिन्छ कि अनि त त्यो फेरि कम्प्लिट हुनै पाउँदैन अनि त एक्जामतिर फेरि त्यही इम्पोर्टेन्टहरू हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ